यस क्षेत्रमा देखिने चराहरू भँगेरा छ रुप्पी छ काग छ होइन अनि के भन्छ परेवा छ अब बकुला छ अनि अब थुप्रै छ यस्तो चराहरू होइन यस्तो चराहरू देखिने चेस्टा चाहिँ बहुतै छ र अब मलाई चाहिँ सबैभन्दा मनपर्ने भन्ने मनपर्ने जस्तोमा चाहिँ अब मलाई सुगा मनपर्छ सुगा चाहिँ किनभने हेर्नुमा पनि साह्रै राम्रो होइन अनि उसको कलर पनि राम्रो उसलाई पालेको छ भने ऊ बोल्छ पनि होइन उसलाई हेर्नु नै राम्रो उसको सबै थोक नै मलाई मनपर्छ सुगा चाहिँ मलाई एकदमै मनपर्ने हो मलाई सुगा चाहिँ साह्रै मनपर्छ उसलाई पाल्तु गरेर पाल्छु भनेर राखेर पाल्तु बनाएको छ भने उसले पाल्तु नै आफ्नै भाषा आफ्नै जस्तो आफू बोलिन्छ त्यस्तै उसले पनि बोल्छ होइन त्यही भनेर मलाई चाहिँ सुगा साह्रै मनपर्छ